ए हामीलाई चाहिँ हुन्छ नि अब अनि के भन्छ अब त्यसरी है अब केमा अब मतलब अब त्यस्तो अब हुन्छ नि अफिसतिर जाँदाखेरि चाहिँ के आफूलाई चाहिँ उयो छ भन्दाखेरि चाहिँ उनीहरूलाई अब पर्खिनुपर्छ अब कहिले आउँछ सरहरू कहिले आउँछ हो यस्तो हुन्छ प्रोबलम हुन्छ पुरा पर्खिनुपर्छ उनीहरूले भनेको जस्तो बेटाइममा आइदिँदैन है अनि त्यही कारणले चाहिँ हामीलाई चाहिँ के जे कारणमा चाहिँ किन चाहिँ उयो छ भन्दाखेरि चाहिँ अब के भन्छ यही यसमा चाहिँ हामीलाई स्याटिसफाई छैन